हो म परम्परागत रूपमा कलमले कागजमा लेख्न रुचाउँछु मलाई चाहिँ अहिले चाहिँ अब है अहिलेको मानिसहरू ल्यापटपतिर टाइपिङहरू गर्छ र त्यसलाई प्रिन्टहरू गरेर है एकदमै सजिलो सजिलो बनाएको छ है लेख्नु लेख्नुको खन्डमा तर म चाहिँ एकदमै कलमले नै कागजमा नै लेख्न रुचाउँछु है मलाई मलाई चाहिँ मलाई चाहिँ त्यही त्यसमा नै मजा लाग्छ क्या अब आफूले लेखेको आफूलाई थाहा पनि हुने है अब आफूले लेख्दा कतिवटा कुराहरू पढिरहनु पर नपर्ने होइन अन्त लेख्दाखेरि नै थाहा हुने मलाई चाहिँ एकदमै त्यही त्यही नै मनपर्छ के अब अहिलेको जुन चाहिँ अहिलेको समयमा अब ल्यापटपहरूमा मान्छेहरूले टाइपिङ गर्छ सङ रेकर्डहरू गर्छ है लेखिरहने जरुर जरुरत छैन अहिलेको समयमा तर म चाहिँ मलाई चाहिँ यस्तो त्यस्तो त्यो त्यो त्यस्तो बानीहरू चाहिँ मनपर्दैन है अब म म जसरी ले म मेरो कलमले मेरो कलमले मेरो हातहरूको सहयोगले है कलमको सहयोगले खातामा लेख्दा जुन प्रकारको एउटा मजा छ है एउटा जुन प्रकारको एउटा फाइदा छ त्यही फाइदाहरूमै म चाहिँ मलाई चाहिँ म चाहिँ म चाहिँ त्यही प्रकारहरूमै रु रुचि राख्छु है अन्त हालैको वर्षमा लेखनमा कस्तो परिवर्तन आएको छ भन्दा चाहिँ अहिलेको वर्षहरूमा चाहिँ है लेखनमा चाहिँ धेरै प्रकारको परिवर्तनहरू आएको छ है अब उहिलेको मानिसहरूले हात हातले कलमको सहायताले एउटा खाता एउटा पन्नामा लेख्ने गर्थ्यो भने अहिले चाहिँ लेखिरहनु पर्दैन है विभिन्न प्रकारको आविष्कारहरू भएको छ सेलफोन ल्यापटप धेरै प्रकारको प्रिन्टिङ मसिनहरू हुनाको कारणले अहिले चाहिँ त्यस्तो खाता पन्नातिर लेखिरहनु जरुर जरुरतहरू छैन है अइ अन्त ल्यापटप सेलफोन सेलफोनहरूको मद्दतले गर्दा अहिलेको मानिसहरूले टाइपिङ त के सेन्सरहरूको मद्दतले गर्दा अहिले केही बोले मात्रमा नै त्यो कुराहरू रेकर्ड हुने गर्छ है टाइपिङ गरेको कुराहरूलाई प्रिन्टिङ मसिनद्वारा ती कुराहरूलाई निकाल्ने गर्छ है अहिले समय समयको धेरै जुन चाहिँ समय एउटा कुरालाई लेख्नमा लाग्थ्यो भने त्यो समयहरूको धेरै बचत गरेको गर्न सकिन्छ है अहिलेको जमानामा एउटा कुरालाई लेख्न एक घन्टा लाग्थ्यो भने अहिलेको समयमा त्यही कुराहरूलाई लेख्नुमै पन्ध्र बिस मिनटमा लेखिसक्छ त्यही कुराहरूलाई पन्ध्र बिस मिनटमा छापिइसक्छ है हो अहिले चाहिँ धैरै परिवर्तन धेरै प्रकारको धेरै प्रकारको चेन्जेसहरू आएको छ है लेख्नुको खन्डमा र अहिलेको जुन चाहिँ जुन प्रकारको अहिलेको जेनरेसनमा जुन प्रकारको आविष्कारहरूले गर्दा एकदमै सजिलो भएको छ ल्यापटप ल्यापटप सेलफोनहरूमा मानिसहरूले टाइपिङहरू गर्छ त्यही टाइपिङहरू गरेको कुराहरूलाई है एकछिनमा नै प्रिन्ट गरेर तपाईँको दुई घन्टा लाग्ने कुराहरूलाई पन्ध्र मिनटमा निकाल्न सकिसके सकिरहेको छ है अहिले र अहिलेको अहिले चाहिँ अहिले अहिले चाहिँ अब एउटा कलमबिना एउटा कलमबिना पनि पहिलाको समयमा एउटा कलमबिना नचल्ने समय थियो एउटा कलमबिना केही कुरा लेख्न सक्थेनौँ भने अहिले केही कुराहरू लेख्नको लागि पढ्नको लागि कलमको जरुरी छैन है कलम जरुरी छैन अहिलेको समयमा सबै कुरा नै अहिले मसिनहरूले गर्नथालेको छ है अहिले त झन् यति साह्रो एडभान्स भएको छ कि एउटा टाइपिङ एउटा कुरामा टाइपिङ पनि गरिरहनु पर्दैन है केही कुराहरू लेख्न पऱ्यो भने केही कुराहरूको खोजी तलासी गरिरहनु पऱ्यो भने एउटा एउटा टाइप एउटा एउटा त्यो चिजमा टाइपिङहरू गर्नुपर्दैन यस्तो प्रकारको सेन्सरहरू आएको छ कि मैले मेरो बोलीद्वारा नै धेरै कुराहरू छाप्नसक्छु मेरो बोलीद्वारा नै धेरै कुराहरूको खोजहरू गर्नसक्छु र म यही भन्न चाहन्छु कि अहिलेको समयमा कलम जरुरी छैन र खो लिखित रूपमा धेरै परिवर्तनहरू आएको छ